नानीहरू त यति साह्रो भइसकेको छ कि यो कोविडले गर्दामा एकदमै बाहिर यो खेलकुद यिनीहरू बाहिर जानै मान्दैन अहिलेको नानीहरूलाई अर्को कोठाबाट अर्को कोठा भेट्नु पनि साह्रो पर्छ दिनभरि फोनमा हुन्छ फोनले यस्तो साह्रो बिगारिसकेको छ कि फोन चाहिँ राम्रो होइन रहेछ जस्तो लाग्छ मलाई अहिले सोच्दा किनभने राम्रो पनि हो नराम्रो पनि हो यो फोन भनेको तर नानीहरू अहिले यति साह्रो टेर्दैन यिनीहरू बिहानदेखिको बेलुकैसम्म न खानु मान्छ न केही भनेको कुरा सुन्छ कुरै सुन्दैन यिनीहरूले एकदमै फोनपट्टि लत लागिसकेको छ यिनीहरूलाई के गर्नुपर्ने अब अहिले कोविड भएर झन् अब नानीहरूको हात हातमा फोनहरू पऱ्यो फोनहरू पर्दाखेरि एकदमै अब पैसा बचाउनै साह्रो परेको छ तिनीहरूको फोनमा पो हाल्नु कि हाम्रो फोनमा पो हाल्नु कि त्यस्तो भइसकेको छ पहिला फोन नहुँदाखेरि नानीहरू यति राम्रो राम्रो थियो अहिलेको नानीहरूलाई आफ्नै आमा बाउसित बोल्नु पनि झिझो लाग्ने भइसकेको छ अहिलेको नानीहरू त्यस्तो छ एकदमै प्रोब्लम भइसकेको छ यो फोनले चाहिँ तर यो फोन अब जान्यो भने राम्रो पनि हो जानेन भने चाहिँ खत्तमै पार्दोरहेछ यो फोनले किन नानीहरू टेर्नु छोडेको छ ट्याक्कै टेर्दैन नानी बेसी फोन नखेलाउ न भन्दाखेरि मान्दैन अब यो फोनकोलाई चाहिँ गर्नुपर्ने अब हामी त केही पनि जान्दैन फोन आँको छ नानीहरूलाई एकदमै गेम्स भन्छ के भन्छ तपाईँले के बुझ्छ भनेर उल्टा हामीलाई सिकाउँछ फोनले डरलाग्दो बिगारेको छ तर